मेरो उपलब्धिहरू चाहिँ मेरो अब हज्बेन्ड सर्भिसमा हुनुहुन्छ उहाँको प्रमोसन भएकोले होइन उहाँको प्रमोसन हुनु नै मेरो सबैभन्दा ठुलो उपलब्धिहरू हो उहाँको सर्भिसमा सबैभन्दा अब राम्रो सम्मान पाउनु भएको छ त्यही मेरो लागि उप उप्ल उप्लब्धिहरू हुन् मैले आफ्नो घर परिवार नानीहरूलाई सबैलाई सम्हा सम्हालेर घर गृहस्ती राम्रोसँगले चलाइरहेको छु त्यो नै मेरो एउटा उपलब्धि हो र अब मेरो गर्बको कुरा चैँ के छ भने अब मेरो नानी राम्रो पढाइमा राम्रो छ त्यसले गर्दा राम्रो फर्स्ट सेकेन्ड थर्डहरू हुन्छ त्यसले गर्दा मलाई यस्तो गर्व लाग्छ कि भोलिको दिनमा अब मेरो नानीले गएर चाहिँ अब केही गर्छ होइन आमा बाउलाई खु आमा बाउको अब नाम रोसन गर्छ भन्ने एउटा गर्व लाग्छ मलाई मेरो छोराछोरीबाट चाहिँ